ए हजुर हजुर हजुर ए अहिले त एप्पल चल्दैछ तपाईँको असी रुपियाँ को भाउ पर् चल्दैछ ए ए हजुर हजुर कति किलोसम्म लानुहुन्थ्यो तपाईँ ए हुन्छ हुन्छ हुन्छ तपाईँलाई म त्यसो भए म पैकारी रेटमै पठाइदिन्छु नि त म यता साठी गरेर पठाइदिन्छु अहिले केरा त्यही चल्दैछ पचास साठी त्यस्तै चल्दैछ अब ए तपाईँ तपाईँले लानुहुन्छ भने चाहिँ म तपाईँलाई अब त्यही हो चालिस गरेर लाइदिन्छु म ए हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ अनि अझै अरू तपाईँ केही लानु पो हुन्थ्यो कि सब्जीहरू अझै केही अहिले नयाँ नयाँ सब्जीहरू पनि आएको छ तपाईँको फुलकोपीहरू अहिले एकदमै नयाँ छ अहिले एकदमै राम्रो सब्जीहरू छ

हजुर हजुर हजर ए हुन्छ हुन्छ हुन्छ हुन्छ अनि तपाईँलाई एकदमै सस्तो भाउमा लाइदिन्छु नि म तपाईँलाई म बेच्दैछु एक सय गरेर बेच्दैछु तपाईँलाई म असी गरेर म लाइदिइ हाल्छु नि त अरू केही अरू केही चाहियो भने भन्नुहोस् तपैहरू सामानहरू अझै है अरू अरू नयाँ नयाँ सब्जीहरू आएको छ तपाईँको अहिले पोटल भेन्डीहरू के के भन्नुहुन्छ अब त्यस्तै सब्जीहरू आएको छ अच्छा पठाइदिऊँ कि त्योहरू तपाईँलाई म अँ तपाईँलाई जुन हामीले ल्याएको छ त्यो म एकदमै तपाईँलाई पैकरी रेटमै पठाइदिन्छु नि अन्त हुन्छ कहिँलेसम्म कहाँ पठाउनु पर्ने हो अब त्यो तपाईँले अब भनिदिनु पर्ने कुन केमा पठाउँदा ठिक हुन्छ एउटा गाडी अब तपाईँले अब मान्छे पठाउनुहुन्छ कि या मैले पठाइदिनु पर्ने हो मलाई भन्नुहोस् न या त तपाईँ आउँदा पनि हुन्छ हजुर हजुर हजुर

ए हुन्छ हुन्छ हजुर हजुर गुगल पे गर्दा भइहाल्छ एकदमै हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ तपाईँ मलाई गुगल पे गरिदिनुहोस् म तपाईँले भनेको सबै सामानहरू म त्यहाँनिर तपाईँलाई एउटा गाडीमा पठाइदिन्छु ल हुन्छ हुन्छ हुन्छ ल धन्यवाद